अनि हामी चाडमा चाहिँ हामीहरू क्रिसमस मनाउँछौँ अनि क्रिसमसमा चाहिँ अब हामीले केकहरू पनि काट्ने गर्छौँ अनि त्यो समयमा अन्त हामी सेलरोटीहरू पनि पोल्छौँ अनि त्यो सेलरोटीहरू अनि यस मान्छेहरूलाई भोजको लागि पनि हामी बोलाउँछौँ खानाहरू दिन्छौँ अनि एकदमै हामीले राम्रोसँगले नै हामीले मनाउने गर्छौँ क्रिस्चयनको धर्ममा चैँ क्रिस्चियन रिलिजनमा चाहिँ यस्तो गर्छ अनि दसैँ अनि माघे सङ्क्रान्तिमा हामीले सकरखन्डहरू तरुलहरू खाने गर्छ अनि ल्होसारमा चाहिँ हामीले अब उयो खाप्सोहरू चलाउने गर्छौँ अन्त खाप्सोहरू अन्त के केहरू हामी खाने गर्छौँ अन्त असार पन्ध्रमा चाहिँ अनि हामीले दही चिउराहरू भयो अन्त मिठाईहरू है त्यस्तो कुरोहरू हामीले खाने गर्छौँ अनि टिकाहरू पनि लगाउने गर्छ मानिसहरूले अन्त त्यसरी नै हामी हाम्रो धर्महरूलाई हामीले उयो गरिराखेका छौँ चलाइरहेका छौँ यी दिनहरूमा